हेलो हजुर भन्नुहोस् हेलो ए हजुर ए हजुर हजुर बासी दुध त नहुनुपर्ने त्यो मेरोमा त फाटेको थिएन दुध होइन हजुर होइन म त्यो एक दुई घर एक दुई घरबाट ल्याउँदिनँ कि भक्कु घरबाट ल्याउँछु हो कतिले अब नपकाइदिएर फ्रिजमा हालेको थियो होला सायद अब बर्खा बेलामा बत्ती गएको थियो होला त्यो भएर मिस्टेक भयो होला हौ सायद ए हजुर ए हजुर हजुर होइन अहिलेसम्म अहिलेसम्म त त्यत्रोले दुध राख्छ नहुनुपर्ने तर मलाई त अहिले तपाईँले हो फर्स्ट टाइम कम्प्लेन गरेको हो त्यहाँ अब त्यहीँ तपाईँकै त्यो छिमेकी त्यो बिपासना दिदीहरूले राख्नुहुन्छ हो उनीहरूकोबाट कम्प्लेन आएको छैन अब त्यही एउटै दुध दिन्छु म एउटै ड्रमको दिन्छु दुध ए हजुर हजुर

होइन त्यो दुध खानुभन्दा अगाडि अब केही खाएको थियो होला नानीले सायद ओभर भएकोे पनि हुनुसक्छ हजुर दुध दुधमै अब डाइरेक्ट तपाईँले उयो त गर्नुभएन नि त त्यसमा त अब केही

हजुर म त अब प्रायः जोगाएरै ल्याउँछु अब कति अब यस्तै छ अहिले बिमार हो अन्त बिमारी गाईहरूको नल्याइदिनु भनेर म कति अब ल्याउनेहरूलाई भन्छु हो अन्त अब कालेबुङ डल्लैले त खान्छ मेरो दुध हो यत्रो वर्ष भइसक्यो तर अब अहिलेसम्म त आठ नौ वर्ष भइसक्यो अहिलेसम्म त यसरी कम्प्लेन त आएको थिएन तपाईँकोबाट फर्स्ट टाइम आएको हो हजुर हजुर त्यस्तो त अब हजुर ठिकै हो हजुर अहिले त अहिलेसम्म त मैले दुध राम्रै दिएको छु हो त्यस्तो उयो त नराम्रो त दिएको छुइनँ जस्तो लाग्छ मलाई चाहिँ ए हजुर

हजुर हजुर ठिकै हो हुन्छ म अन्त भोलि यहाँ तल ल्याउनेहरू अब सबै गाउँकोहरूलाई म भन्छु एक खेप सम्झाउँछु नि तपाईँले अब सुर्ता उयो नगरिहाल्नु हो अब त्यस्तो कुरामा अब कतिवटा कुरा अब पुरा यो भित्र सोचेर भए पनि राखिदिनु पऱ्यो हो त्यो अब न दुधले नै हो कि पनि हो कि होइन अब तपाईँले एक खेप अब उयो पनि गर्नु हो ए हजुर हजुर हजुर म त अब म त एकदम सफा गर्छु हो एकदम अन्त म त त्यो डोलहरूमा पनि अब बेलुका सफा सबै गरेर आइस हालिराख्छु हो नबिग्रियोस् भनेर बिहान मजाले सफै गरेर ल्याउँछु गाउँको हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ म भोलि भन्छु नि सबैजनालाई सम्झाउँछु एक खेप हो हुन्छ हुन्छ हुन्छ म भोलि सम्झाउँछु नि हुन्छ हुन्छ भनिदिएकोमा नि तपाईँलाई